पर्यटकसँग मेरो एकदम अनौठो अनुभव एक पल्ट भएको छ त्यो चाहिँ के भने बाहिरबाट आएका पर्यटकहरू ठुलो हुद्दामा थिए ठुलो समूहमा थिए र उनीहरूसँग चाहिँ मेरो एकदम भाषा मिलेन अनि भाषा मिल्दै नमिले पछाडि चाहिँ इसारा गरेर बोल्नु पर्ने स्थिति भयो अनि इसारा गरेर बोल्दाखेरि पनि त्यहाँनेरि एकदम नबुझ्ने स्थिति हुँदाखेरि चाहिँ त्यहाँ हँस्यौली ठट्टा गरेको जस्तो अभिनय गरेको जस्तो स्थिति बनिएको थियो अनि त्यसले गर्दाखेरि चाहिँ यो मेरो एकदम अनौठो प्रकारको अनुभव रहेको थियो र पनि मैले उनीहरूलाई चाहिँ हाम्रो क्षेत्र वरिपरि घुमाएँ र एकदम रमाइलो मानेर उनीहरू अन्तिममा फर्केर गए र यी पर्यटकहरूबाट चाहिँ मैले आफ्नो क्षेत्र बाहिरका बारेमा पनि धेरै ठाउँहरूको बारेमा जान्न पाएँ किनभने ठुलो समूहमा आएका पर्यटकहरू थिए यिनीहरू र उनीहरू ठुलो समूहमा भएका पर्यटकहरू भएकाले गर्दा विभिन्न ठाउँबाट आएका पर्यटकहरू थिए जस्तै उनीहरूले उनीहरू कलकत्ताबाट आएका थिए दिल्लीबाट आएका थिए भुटानबाट आएका थिए नेपालबाट आएका थिए बेङलोरबाट आएका थिए केरलबाट आएका थिए भारत लगायत बाहिर थाइल्यान्डबाट आएका थिए त्यसरी ठुलो हुद्दामा समूहमा आएकाले गर्दाखेरि उनीहरूले विभिन्न ठाउँहरूका नामहरू भन्ने गर्थे मैले सकी नसकी भाषा बुझे पनि नबुझे पनि त्यो कुराहरूलाई सुन्ने प्रयास गरेँ र अन्य ठाउँहरूको पनि वर्णन बुझ्ने प्रयास गरेँ र विभिन्न ठाउँहरूको उनीहरूले मलाई जानकारी दिएर गए